मैले बनाएको छु धेरै स मानिसहरूको समूहमा खाना बनाएको छु बर्थडेमा खाना बनाउने अवसर पाएको छु नानीको बर्थडेमा दाल भात अचार मासु सेलरोटी चिया पापड धेरै पकाएको छु मैले